केटाकेटीहरूलाई विद्यालयमा ऋण फिर्ताको बारेमा चाहिँ भन्नुपर्छ भन्ने चाहिँ मेरो राम्रोसँग सिकाउनुपर्छ भन्ने चाहिँ मलाई के लाग्छ भन्दाखेरि किन भन्दाखेरि हामीले वास्तविक जीवनको विषयमा केही सिकेकै हुँदैनौँ हामीले हिसाबमा सिक्छौँ गुणा भाग जोड घटाउ तर त्यो वास्तविक जीवनमा तपाईँलाई ए स्क्वायर प्लस टुएबी प्लस बी स्क्वाएर भन्ने फर्मुला केही काम लाग्छ लाग्दैन नि त्यही कारणले ऋण फिर्ता जस्ता चिजहरू चाहिँ हामीले स्कुलहरूमा विद्यालयहरूमा नानीहरूलाई सिकाउनुपर्छ भन्ने चाहिँ मलाई एकदमै आवश्यक लाग्छ